पछिल्लो वर्षको पछिल्लो एक वर्षको कुनै एउटा अविस्मरणीय घटनाको अनुभव भन्नु पर्दा चाहिँ मेरो नानी जन्मेको थियो त्यतिबेला चाहिँ मेरो नानी जन्मेर चाहिँ हामी धेरै खुशी भएको थियौँ होइन उलाई अब मेरो नानी जन्मियो मेरो हस्बेन्ड म मेरो परिवार सबौजना खुसी भयो दुई तिन दिन बादमा उलाई हस्पिटलबाट हामीले घरमा लिएर आयौँ तर मेरो नानीले एकदमै स्तन पानै गर्नु नमान्ने स्तन पानै गरेन त्यो दिन उसले उसलाई गराउँदा पनि उ रुने होइन तर उ त्यो दिनदेखिको नानी सुतेको सुतेको नानी सुतेको सुतेको भयो भोलिपल्ट बिहान नानीलाई उठाउँदा पनि मेरो नानी उठ्दै उठेन होइन फिडिङ् गर्नु उसलाई दुधहरू खुवाउँ भन्दा पनि स्तन पान गराउँ भन्दा पनि उसले अब खानै नमान्ने अब सुतेको सुतेको उसले दिसा पनि गरेन त्यो दिन अन्त मलाई पूरा डर लाग्यो त्यो दिन अन्त मेरो श्रीमान आउनु भएर मैले उनलाई हामीले नानीलाई झट्टभन्दा झट्ट उसलाई अस्पताल लिएर जाउँ भनेँ अन्त हामीले अस्पताल लिएर जाँदा चाहिँ मेरो नानीले दुध नपिएकोले गर्दा स्तन पान नगरेकोले गर्दा चाहिँ उसलाई त्यसै पनि जन्डिस भएको थियो पहिला अझै जन्डिस बडेर गएको रहेछ अन्त हामीलाई पूरा मलाई पूरा डर लागेको थियो त्यो दिन त्यो घटना सम्झेर मलाई अलेसम्म पनि सम्झिनु मन लाग्दैन अन्त यत्रो एक वर्षमा पनि मैले त्यो घटना बिर्सनु सकेको छुइनँ